मैले चुनौती भोगेको भनेको पढाइ गर्दा नै हो जब मास्टर्स गर्दै थिएँ तब एकदमै ज्यादा बिमार भएको थिएँ त्यस समय बिमार हुँदाहुँदै पनि एक्जाम त दिनैपऱ्यो त्यस समय मैले एक्जाम दिएको थिएँ मास्टर्सको टाइम जुन दिन म एकदमै बिमारी अवस्थामा थिएँ त्यसपछि अर्को चुनौतीपू र्ण के थियो भने जब पिएचडी जोन जोइन गरेँ त्यस्तै लकडाउन स्टार्ट भयो जस्तो लकडाउन स्टार्ट भयो मेरो एक्सिडेन्ट भयो एक्सिडेन्टमा परे पछि बेड रेस्ट हुनुपऱ्यो बेड रेस्टमा भयो पछि पिएचडी जोइन भइसकेको थियो त्यसमा समस्या आउने कुरा भइहाल्यो अनि त्यस छ महिना जति एकदमै डिपरेस्ड थिएँ यही मेरो लाइफको ठुलो चुनौती पूर्ण समय थियो